विशेष जुन राज्यमा म बसोबास गर्छु जुन राज्यको म हुँ र यसमा हामी नेपाली भाषाको संस्कृतिको समृद्ध भन्न गयो जाँदाखेरि चाहिँ के भन्दाखेरि चाहिँ हामीले आज पनि लाग्छ कि यसलाई अझै पनि संरक्षण गर्नु जरुरी छ हामी जुन स्थानमा जुन बस्छौँ हामी जुन परिवेशमा हामी बस्छौँ है जहाँ हामी बाँचेको छौँ जहाँ हामी हुर्किएको छौँ यसमा अझ पनि हामीलाई हाम्रो संस्कृतिमाथि चाहिँ लाग्छ कि अझै पनि हामीहरूले यसमाथि काम गर्नुपर्ने यसलाई हामीले कसरी जोगाउनुपर्ने बचाउनुपर्ने है सारा विश्वमा कसरी देखाउनुपर्ने यो चिजहरूमा अझै हामी नेपालीहरू विशेष नेपालीहरू नेपालीभाषीहरू है नेपालीहरूले चाहिँ अझै काम गर्नुपर्छ जस्तै लाग्छ हुन त हामी म खुद विशेष पनि मेरो एउटा समूह छ है मुखिमबारी सांस्कृतिक कला संस्थान भन्ने जुन ठाउँमा म बस्छु मुखिमबारी एउटा सानो गाउँ है पश्चिम बङ्गाल राज्यको डिस्ट्रिक अलिपुरद्वारको ब्लक कालचिनी र ब्लक कालचिनीको सानो गाउँ हो मुखिमबारी कालचिनी आउट डिभिजन जसलाई हामी भन्छौँ जुन स्थानमा म बस्छु हामी हामीले एउटा सानो संस्थाको एउटा तयारी सानो संस्थानले बनाएको छौँ तयार गरेको छौँ र यो संस्थाको काम चाहिँ के हुन्छ भने चाहिँ विशेष हामीहरू आआफ्नै भाषा आफ्नै भाकामा है आफ्नै शब्दमा चाहिँ हामीहरूले विशेष केही जनसाधारणको गीतहरू हामीले तयार पारेको छौँ है अब पारेर हामीहरू त्यसलाई जनसाधारणमा फैलाउने काम गर्छौँ र विशेष यो संस्था चाहिँ एउटा रेजिस्टर्ड हामी एउटा आर्टिस्ट पनि हौँ एउटा कलाकार पनि हौँ है पश्चिम बङ्गाल सरकारको जो लोक शिल्पी भन्ने जुन पश्चिम बङ्गाल सरकारले बनाएको छ विगत वर्षदेखि र हामी दुई हजार चौधदेखि दुई हजार चौधदेखि हामी जोडिई आइरहेको छौँ हामी यसमा र हामीले दुई हजार चौधदेखि अहिलेसम्मको धेरै जस्तो सांस्कृतिक कार्यक्रमहरू हामीले गरेर आइरहेको छौँ र यसमा विशेष हामी आफ्नै भाषा आफ्नै आफ्नै भाका आफ्नै शब्द है आफ्नै संस्कृति वेशभूषा लगाएर हामीले पहिरन गरेर हामीहरूले यो कार्यक्रम गर्दै गइरहेको छौँ तापनि अहिलेसम्मको एउटा भनौँ न एउटा यात्रामा है हामी दुई हजार चौधदेखि अहिले दुई हजार चौबिससम्मको यात्रासम्म दस वर्ष भयो जो यात्रा छ तापनि कता न कता हाम्रो नेपाली भाषामा संस्कृति अहिले पनि अल्मलिएको जस्तै बिलिएको जस्तै हामी त्यो अनुभव गर्दैछौँ साँच्चै भन्नु हो तापनि हामी प्रयास छौँ हाम्रो प्रयास हामी जारी रही मतलब हामी जारी रही रहिरहेको छौँ तापनि कता न कता हिजोको भन्दा आज हाम्रो संस्कृति नेपाली संस्कृति हाम्रो भाषा है हाम्रो शैली तापनि कहीँ न कहीँ एउटा परिचित एउटा है हाम्रो राज्यमा भनौँ एउटा तपाईँको राज्यको संसदमा हामीले आफ्नो देश देखाउने एन्ड देखाउँदैछौँ भन्ने हामी आशा गरिरहेको छौँ किनकि एउटा ठुलो एउटा हाम्रो लागि अब च्यालेन्ज भनौँ है हाम्रो लागि चुनौती पनि थियो एक समय त्यो हामीले पुरा पनि गर्यौँ है विशेष यो चाहिँ कहिले भन्दा टू थाउजन्ड यानि दुई हजार सोह्रको कुरा हाम्रो हो यो टू थाउजन्ड सिक्सटिन इङ्लिसमा भन्नुगयो भने चाहिँ अब टू थाउजन्ड सिक्सटिनमा दि आर्ट अफ् लिभिङ है जीवन जीने की कला जो अर्गनाइजेसन छ एउटा नन गभर्मेन्ट अर्गनाइजेसन एनजिओ जसले चाहिँ दुई हजार सोह्रमा चाहिँ दिल्लीमा एउटा भव्य जसमा सांस्कृतिक एउटा मेला भनौँ सांस्कृतिक एउटा जमघट राखेको थियौँ पुजनेस ऋषि गुरुदेव रविशङ्करज्यूले र त्यस समयमा हामीले हाम्रो नेपाली मारुनी नृत्य जसमा हामीहरू साढे तिन सौजना जस्तै आर्टिस कलाकारहरूले सहभागी यसमा हाम्रो सिक्किम दार्जिलिङ कालिम्पोङ हामी डुवर्स है हामी जहाँ बसोबास गर्छौँ डुवर्स यहाँका हामी सबैजना मिलेर हामीले साढे तिन सौजनाले हामीले मारुनी एउटा लोक नृत्य हामीले जमुना नदीको किनारमा है आर्ट अफ् लिभिङको भव्यताको जो कार्यक्रम हामीले त्यसमा मौका पायौँ हामीले आफ्नो संस्कृति झल्काउने र कता न कता हामी जोडिएको थियौँ र कता न कता हामीलाई आफ्नो भाषा संस्कृतिमा हामीलाई केही लगाऊँ हामीलाई माया छ भनेर नै आज हामीले त्यहाँ एउटा मौका पायौँ र एकदमै राम्रोसँगले हामीले त्यहाँ प्रस्तुति दिएर हामी फर्कियौँ त्यहाँबाट र एउटा कतिवटा छाप पनि छ अहिले पनि हाम्रो प्रमाणहरू छ है प्रमाणपत्रहरू हामीले पाएका छौँ अन्तर्राष्ट्रिय स्तरमा यसरी देखाउने र कुरा आयो हामी जुन राज्यमा बस्छौँ र राज्यमा अहिलेसम्म नेपाली भाषा संस्कृतिले अझै पनि पाउनुपर्ने जो जो एउटा जग्गा जो स्थान छ त्यो अहिले पनि हामीहरूलाई लाग्छ कि त्यति त्यो उजागर भएको छ जस्तो हामी अनुभव मेरो आफ्नो अनुभव हामीलाई लाग्दैन तापनि हामी लागिरहनुपर्छ र हामी प्रयास जारी नै छ हामी जतिसक्दो जहाँ पनि जस्तो हामीले एउटा मञ्च पाउँछौँ हामी आफ्नो संस्कृतिलाई देखाउने है हाम्रो संस्कृतिलाई झल्काउने हामी खोजी खोजी हुन्छ हामी घुमी घुमी हुन्छ हामी है आफ्नो संस्कृतिलाई हामी प्रस्तुत गर्नेछौँ मात्र राज्य होइन हामी चाहन्छौँ मात्र देश होइन सारा विश्वमा हाम्रो नेपाली संस्कृति नेपाली कला नेपाली नृत्य नेपाली गीत नेपाली वेशभूषा हामी यसको लागि र यो सब चिजलाई हामी सारा विश्वमा हामी देखाउनेछौँ यही कामना यही दृढ सङ्कल्प हामी गर्दै अघि बढ्नेछौँ र यही छ